र म चाहिँ कालिम्पोङ डिस्ट्रिक्टको लाभा भन्ने जग्गामा बस्छु है र मौसम चाहिँ हाम्रो लाभामा चाहिँ तपाईँको जाडो टाइममा एकदमै जाडो हिउँहरू पनि पर्छ है र टुसारोहरू हुन्छ र गरमको टाइममा त्यस्तो गरम पनि होइन ठिकै हो है र एकदमै राम्रो छ र कोही बेला अब धेरै प्रकारको यसको रूपहरू देख्नु पाउँछ वेदरको है मौसमको कोही बेला धुम्ब कोही बेला पानी परेको कोही बेला मज्जाले छ्याङ्गै भएको है र एकदमै राम्रो छ हाम्रो गाउँको वातावरण है